मिडिया भन्नासाथ मान् मान्छेको दिमागमा न्युज जसले हामीलाई न्युज दिन्छ हामी त्यसलाई मिडिया भन्छ अनि मिडिया चाहिँ अहिले जहीँतहीँ हर जग्गामा छ जसले चाहिँ हामीलाई कुना कुनाको समाचार सुनाउँछ या इन्फरमेसनहरू जरुरी सूचना दिन्छ अनि भन्नपर्दाखेरि कालेबुङमा पनि धेरै मिडिया छन् अनि उनाह उनीहरूले फोन मोबाइल सोसियल मिडियाको जरियाबाट या त टिभीको जरियाबाट हामीलाई हर जग्गाको हर चिजको खबर दिने गर्छन् कहीँ जग्गामा त मिडियाले पनि गलत खबरहरू दिन्छ तर ज्यादातर मिडियाले स सठिक हामीलाई जरुरी सूचनाहरू नै दिनेगर्छ कालेबुङमा पनि अहिले धेरै मिडियाहरू छन् उनीहरूले उनीहरूले जे छाप्छन् त्यो पत्र पत्रिकाहरूको द्वारा सबै छापिने गर्छन् धेरै पत्रिकाहरू छन् जस्तै कि टेलिग्राम हिमालय दर्पण दैनिक जागरण अरू पनि धेरै धेरै छन् तर जस्तै कि हिमालय दर्पणमा प हरेक पन्नामा हरेक जग्गाको समाचार लेखिने गरिन्छ कालेबुङ दर्पणमा कालेबुङको दार्जिलिङ दर्पणमा दार्जिलिङको खरसाङ दर्पणमा खरसाङको हर जग्गाको हर एक जग्गाको आफ्नो आफ्नो न्युज छापिने गर्छ यसको बाट मानिसहरूले हर जग्गाको हर जग्गामा के भइरहेको छ त्यसको उनीहरूले सूचना पाउँछन् त्यही पत्र पत्रिकाहरू पढेर हामीले कहीँ अगर हामीलाई यदि कतै जानु छ भने पनि बाटो अहिले बर्खाको मौसम छ बाटो घाटो कस्तो छ के छ हामीले पत्र पत्रिका पढ्छौँ ताक पत्र पत्रिकामा त्यहाँनिर के कहाँ के घटना भयो कता पहिरोले के गऱ्यो बाटो राम्रो छ छैन भनेर उनीहरूले हर एक हरेक हामीलाई सूचना दिइरहेकै हुन्छ त्यही सूचना हामी पढेर नै हामी हाम्रो अगाडिको जानुपर्ने या गर्नुपर्ने कामहरूलाई गर्ने गर्छौँ